हेलो हजुर नमस्ते हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर ए हुन्छ हुन्छ म म आउँछु कि तपाईँकोमा हेलो म आउँछु तपाईँले मलाई सम्पर्क नम्बर तपाईँको यही होला है हजुर यो नम्बरमा म तपाईँलाई कल गरेर तपाईँलाई म बेलुका पनि एकखेप कल गर्छु हो अनि बाह्र तेह्र चौध म एकदमै तपाईँलाई मेरो टिम पनि छ कि अन्त टिमै लिएर आउँछु नि

ए हुन्छ हुन्छ ए हजुर हजुर हुन्छ हुन्छ त्यो एकदमै तपाईँ नसुर्ताउनुहोस् किन भन्दाखेरि बिहातिर अलिकति तपाईँको खर्च चैँ लाग्छ है तर हजुर हजुर हजुर हजुर ठिकै हो ठिकै हो म हजुर हुन्छ तपाईँकोमा आउँछु अनि त्यो तपाईँले भनेको जस्तो मेरो एकजना एकजना राम्रो त्यहाँनिर उयो छ कि बहिनी छ कि उहाँलाई पनि उहाँले राम्रो गरिदिनुहुन्छ बेहुलीको लागि सिँगार पटार हो ए हजुर होइन हाम्रै त्यही त संस्कृति झल्काउने हिसाबले नै त्यो बहिनीले राम्रो खालको गर्नु हुन्छ कि अनि म लिएर आउँछु नि उहाँलाई पनि लिएरआउँछु टिम लिएर आउँछु नि ल

अरू के के त्यति मात्रै कि अरू केही चाहियो कि तपाईँलाई अरू पनि ल्याउनु